हेलो भाइ मैले तपाईँलाई मोमो मगाएको थिएँ नि त्यो चाहिँ राम्रै थियो कि छनु चाहिँ सबै कुरो ठिकै थियो राम्रै थियो घरमा सबैले मनपरायो नानीहरूले पनि मनपरायो तर त्यो अलिकति चिसो चिसो जस्तो लाग्यो हौ त्यसकारणले गर्दाखेरि चाहिँ अलिकति तातो बनाएर पठाइदिनु सक्नुहुन्छ कि भनेर नि अलिक तातो बनाएर पठाइदिनुहोस् न ल अन्त फ्रेन्च फ्राई पनि पठाइदिनुभयो भने राम्रो हुन्थ्यो नानीहरूले मनपरायो कि तपाईँको त्यो सर्भिस राम्रै लाग्यो अन्त नानीहरूले पनि मनपराएको कारणले गर्दाखेरि त्यो फ्रेन्च फ्राई पनि गरेर पठाइदिनुहोस् न ल अन्त तपाईँले राम्रोसँग गरेर पठाइदिनोस् प्याकिङहरू राम्रोसँग गरेर पठाइदिनुहोस् हो राम्रै लाग्यो मनपऱ्यो ल भाइ